हेलो हजुर हजुर हजुर ए ए हजुर हाम्रोतिर तपाईँलाई तपाईँ फ्यामिलीसँग आउनु हुन्छ कि साथीहरूसँग आउनु हुन्छ कि ए हजुर ए त्यसो भने तपाईँ यसो गर्नु होस् न ए यता के हरे लाभा लाभा साइडमा हो होम स्टे छ तिन माइल भन्नेमा त्यहाँनेर तपाईँको खानु बस्नुदेखि लिएर सबै कुराको सुविधा छ हो अन्त त्यहाँ चाहिँ होम स्टे छ हो तिन माइलमा अन्त त्यहाँनेर चाहिँ अलिकति कम्फर्टेबल हुन्छ तपाईँहरूलाई थुप्रो आउनु भयो भने चाहिँ सिङ्गल सिङ्गल आउनु भयो भने चाहिँ अलिकति तपाईँलाई प्रब्लम नै पर्छ हो अन्त यदि अब घुम्नु चाहनु हुन्छ भने हामी गाइड गरिदिइ हाल्छ नि तपाईँहरूलाई हो अन्त त्यहाँ माथि नभएर थुप्रै जगाहरू छ यहाँनेर जस्तै डेलो भयो साइन्स सेन्टर डेलोमा साइन्ससेन्टरहरू पनि छ हो अन्त त्यस पछाडि तपाईँ कफेर जानु भयो भने त्यहाँ पनि छ घुम्ने जगा भ्यु पोइन्टहरू राम्रो राम्रो जगाहरू देख्छ हो अन्त यता आउनु भयो भने तपाईँ नोक डाँडा पनि जानु सक्नु हुन्छ अन्त अर्को पन्बु भन्ने जगा पनि जानु सक्नु हुन्छ हो अन्त होमस्टेको लागि निकै लामो नै बस्ने गरी आउनु भयो भने चाहिँ त्यहाँ तिन माइलमा बस्दा पनि हुन्छ र रमाइलो सन्तुकमा पनि होमस्टेहरू धेरै छ हो अन्त त्यहाँ चाहिँ बेम्बोको सामानहरू पनि पाउँछ त्यता रमाइलो सन्तुकतिर चाहिँ अन्त त्यता पनि तपाईँहरू बस्नु सक्नु हुन्छ नि आउनु होस् न तपाईँहरू टेनसन हजुर हजुर हजुर हजुर एकदम हामी तपाईँहरूकै सेवाको लागि त बसिरहेको हुन्छ हो अन्त आउनु होस् न हामी गाइड गरिदिइ हाल्छ नि ए हुन्छ हुन्छ हवस् हवस् हुन्छ हवस् थ्याङ्क यु